हेलो हो त मङमाया हो त होमस्टे त छ त माथि फार्म हाउस छ त्यहाँदेखि यहीँ छ अन्त माथि छोटा मङमायामा पनि छ यता अब बस्तीमा हुनु त अहिले सिमी चल्दैछ टमाटर साग अँ एताबाट अलिक माथि निस्केर माथि ओरेन्ज भिल्लाबाट उता जाँदा पनि भयो अर्को रोड चाहिँ माथि तकदाहबाट घुमेर पनि जान्छ माथिबाट गयो भने चाहिँ तर ढिलो पर्छ तकदाहबाट गयो भने चाहिँ हजुर ओरेन्ज भिल्लाबाट गएर चाहिँ माथि पेसोक छिट्टै निस्किन्छ अन्त त्यहाँबाट माथि लप्चू निस्केर जानुपर्छ त्यो ओरेन्ज भिल्लाबाट ओह्रालो मैले रोड भनेँ नि त्यहीँबाट गयो भने माथि पर्छ अलिकति माथि हजुर अहिले चल्छ त अलिअलि चल्छ त्यसको माथि अहिले त्यो चियाहरू कफीहरू त्यता त्यहाँ पनि पाउँछ के के भ्यू पोइन्ट अहँ छैन त्यता त त्यहाँ बस्नु भयो भने पनि अलिक होमस्टे अलिक तलै छ खोलामा हजुर माथि गएर फेरि फर्किनु पर्छ लप्चूहरूतिर चाहिँ हुनसक्छ उकालो उकालो गयो भने चाहिँ त्यहाँ उयो निस्किन्छ लप्चू त्यहाँदेखि लामाहट्टा हजुर तपाईँ चाहिँ कहाँको ए अहिले चाहिँ कताबाट आउनुभएको अनि ए घुमेर होला नि ए अन्त त्यो ओरेन्ज भिल्लाबाट उकालो जानुभयो भने त तकदाहबाट तिनचुले घुमेर त तपाईँलाई टाढो पर्छ नि त्यहाँबाट ओह्रालो जानुभयो भने चाहिँ पेसोक निस्केर त्यहाँबाट चाहिँ छिटो हुन्छ पेसोकपट्टिबाट पनि राम्रै छ अब तपाईँलाई घुम्दै अब अलिक भ्यूहरू हेर्दै जानु छ भने चाहिँ तकदाहबाट ठिकै हो तकदाहबाट चाहिँ अब दामी चियाबगानहरू छ कि त्यहाँबाट छिटै हुन्छ पेसोकपट्टि पनि छ तर कम्ती खालको छ हुन्छ हुन्छ